निरन्तर त होइन तर म एकताल चाहिँ योगा कक्षामा गएको छु र यस कक्षामा गरेको योग शासनहरू चाहिँ घरमा गरेको भन्दाखेरि चाहिँ धेरै बेग्लै हुनेगर्दछ जुन योग हामी घरमा गर्ने गर्दछौँ

त्यो चाहिँ हाम्रो ज्ञानभित्रमै गरेको नभए हामीले याद राखेको शासनहरू हुने गर्दछ तर कक्षामा हामी हरदिन नयाँ शासनहरू सिक्ने गर्ने गर्दछौँ जसले गर्दाखेरि घरमा गरेको र कक्षमा गरेको अभ्यासमा धेरै फरक हामी देखा पर्ने देखा पर्न सक्छ घरमा गरे गर्दाखेरि जुन अनुभव हुन्छ र कक्षामा गरेको जुन अनुभव हुन्छ त्यो बेग्लै हुँदछ हुनु त मलाई धेरै थाहा छैन किनकि म धेरैपल्ट होइन मात्र एकपल्ट चाहिँ कक्षमा गएको छु ज जत जतिखेर चाहिँ म एउटा चिल्ड्रेन एनजिओमा थिएँ त्यतिबेला चाहिँ म एकताल चाहिँ योगा कक्षामा जाने र त्यसको लाभ उठाउने मैले अवसर पाएँ